मैले अनलाइन एउटा मोबाइल मगाएको थिएँ अनलाइन मगाउँदाखेरि सही समयमा र बजारको भाउभन्दा पनि सही मूल्यमा घरको आँगनमै सही समयमा जे जुन कम्पनीको मोबाइल मगाएको थिएँ त्यो अनलाइन मार्फत् मेरो घरमा सही समयमा आइपुग्यो तर मैले एउटा जिन्सको पेन्ट मेरो साइजअनुसार मगाएको थिएँ लिभाइस कम्पनीको तर त्यो अनलाइनमा घरमा आउँदा एकदमै ढिलो पनि आयो अनि साइज पनि एकदमै सानो आयो मैले मगाएको लिभाइसको नेभी ब्लु कलरको कलरको नआएर ब्ल्याक कलर पठाइदिएको पनि यो एउटा मेरो नराम्रो अनुभव पनि छ र यसैले गर्दा अनलाइनमा सामान मगाउँदा तपाईँहरू सबै र हामी सबै सचेत हुनुपर्ने मैले यहाँबाट अनुभव गरेको छु